अब यहाँनिर हावा पानीहरू आउँदाखेरि अब कोही बेला आउँछ अब बर्खामा ठुलो ठुलो पानीहरू अचानक आउँछ एकैछिनमा घाम लाग्छ एकैछिनमा बादल कुइरो ड्याम्म भएर पानी आउँछ कोही बेला सामान्य पानी आउँछ कोही बेला अति नै ठुलो पानी आएर अब घरहरू पनि बगाउँछ बाटोहरू पनि पुरा बिगार्छ त्यस्तो पनि हुन्छ कालिम्पोङमा अब भन्नु नै सक्दैन अब बर्खामा कस्तो खालके हुन्छ वेदार भनेर विन्टरमा त्यही हो कोही बेला अचम्मै जाडो हुन्छ कोही बेला चाहिँ अब ठिकैको मौसम बस्छ कोही बेला त विन्टरमा पनि पानी आएर एक टाइम कस्तो भएको थियो विन्टर कि समर भनेर बुझ्नु पनि सकिनँ त्यहाँदेखि त्यति बेला पानी आएर चाहिँ हाम्रो रेनी सिजनको चाहिँ पुरा ढिलो पानी स्टार्ट भएको जुनहरूदेखि जुनको लास्ट लास्टदेखि पानी स्टार्ट भएको नभए खास चाहिँ हो भने पहिलाको मौसम अनुसारले हो भने चाहिँ मेमा पानी आउने हो मेदेखि स्टार्ट भएर सेप्टेम्बरसम्म पानी आउने हो अब अहिले चाहिँ पानी एकदमै उनै अहिले वेदरको फिक्सै छैन जति बेला पनि केही पनि हुनसक्छ अब